हेलो हजुर हजुर ए नमस्कार मैले त्यहाँ कालिम्पोङमा होटल बुक गरेको थिएँ तप तपाईँ नै बोल्नुहुँदैछ हगि मि मिना छेत्री छ मिना छेत्री

ठिकै छ होइन हजुर हामी फ्यामिली सबै आउँदैछौँ कि त्यहाँ कालिम्पोङमा अहिले समर भ्याकेसन चलेकोले गर्दाखेरि अन्त यो छुट्टीमा चाहिँ चार पाँच दिनको लागि चाहिँ आउँ भनेको त्यहाँको वेदरहरू कालिम्पोङको वेदरहरू कस्तो छ हौ त्यही त रेनी सिजन हो अहिले अब पानी त आइरहेकै होला है हजुर हजुर जाडो जाडो छ कि छैन होला हजुर हजुर अलिअलि पानी पर्दा त चिसो चिसै हुन्छ है त्यहाँको वेदर त है अन्त अन्त अब हामी आउँदाखेरि त्यहाँ बाटोहरू कस्तो छ त्यतातिर त पहिरोहरू जाइबस्छ होइन त्यहाँ बाटोहरू कस्तो छ के छ बाटो सबै ठिकै छ है हा हामी फ्यामिलीहरू हजुर हामी फ्या फ्यामिलीहरू आउँदा कुनै असुविस्ता छैन त्यहाँ हामी आएर बस्ताखेरि चार पाँच दिनको लागि हाम्रो घुम्ने स्पटहरू हामीलाई उयो हुन्छ एभाइलेबल छ होला है हामी त्यति त्यति चार पाँच दिन बस्दाखेरि घुम्ने जग्गाहरू त्यहाँनिर जग्गाहरू सबै राम्रै छ होला हजुर लोकेसनहरू सबै राम्रै छ हजुर त हजुर तपाईँको त्यहाँनिर असुविस्ता केही छैन हामीलाई असुविस्ता केही पनि हुँदैन होला हजुर हजुर हामी फ्यामिली नानीहरू लिएर आउँदैछौँ त त्यसले गर्दाखेरि अन्त हाम्रो जग्गा जग्गाहरू छ होला छ सातवटा आठ नौवटा त हुन्छ होला होइन हामी त्यति तिन चार दिनको लागि चार पाँच दिनको लागि त हामी हामीलाई घुम्न सक्छौँ हामी हाम्रो त्यो टाइमभरिको लागि त्यहाँ स्पटहरू छ होला होइन हजुर हजुर हजुर त्यसो भए तपाईँकोमा सबै सुविधाहरू पनि छ तपाईँको होटलमा सबै सुवि सुविधाहरू छ होला होइन कुनै असुविस्ता त हुँदैन होला हजुर हजुर त्यस्तो केही छैन है हुन्छ हुन्छ त्यसो भए वेदरहरू सबै ठिकै छ बाटोहरू ठिकै छ भने हामी आउँदैछौँ कि कालिम्पोङ त्यसले गर्दा तपाईँसँग कन्ट्याक गरिराखेको नि हुन्छ हवस् हवस् हवस् हवस् धन्यवाद